म मलाई लागेको कुरा नेप हामी नेपाली भएर नेपाली भाषा हामीलाई बोल्नु सजिलै पर्छ तर कति कतिवटा कुराहरू चाहिँ कस्तो अप्ठ्यारो हुन्छ हामीलाई पनि प्रनाउनसेसनहरू गर्नु लागि तर त्यस्तो अब डिफिकल्ट भन्नै नसक्ने चाहिँ होइन किनभने अब हामी त नेपाली नै हो जन्मेकोदेखि नेपाली बोल्दै आएको स्कुल पनि नेपाली नै पढेको त्यस्तो अब हामीलाई साह्रो चाहिँ छैन अब जहाँ जता गए पनि जता बसे पनि नेपालीहरू पाउँछ हामीले त्यहाँ अब जुनै प्लेसमा पनि नेपालीहरू त बसेकै हुन्छ नेपालीहरू अब बोल्छ त्यस्तो हामीलाई नेपालीको उयोमा चाहिँ छैन त्यस्तो अप्ठ्यारोहरू पर्दैन नेपालीहरू बोल्नुमा